पकाउन अगाडि चाहिँ हामीले है गाउँबस्तीमा पहिला मजाले धारामा लगेर मजाले सब्जीहरू ल्याएर धोएर टक्कै भाडातिर हुन्छ कि केतिर मजाले पानी तर्काएर राख्छौँ होइन अनि प्याजहरू काट्छौँ मसला पिस्ने जग्गामा मसालै पिस्छौँ लसुनहरू कुट्छौँ अनि सबै कुरो सही भएपछि चाहिँ सबै कुरो म्यानेज भएपछि चाहिँ हामीले आफ्नो बर्तनमा चाहिँ तेल लगाएर होइन प्याजहरू खारेर गाउँबस्तीमा नर्मल प्याज लगाएर मसला पड्काएर जिरा पड्काएर होइन अनि त्यसमा तपाईँको